हजुर हजुर

ए हजुर अँ मेरोमा बाटा छ एलिस माछा छ पङ्कज छ कत्ले हजुर एलिस तपाईँको दुई सय पचास रुपियाँ थाली पर्छ

बाटा माछा तपाईँको एक सय अस्सी पर्छ

ला त्यो त छैन त अहिले बनिएको छैन

फ्राईमा फ्राईमा अहिले तपाईँको यो पङ्कज हुन्छ अन्त यो कत्ले हुन्छ

हजुर हुन्छ त

ए हुन्छ हुन्छ हजुर डेलिभरी तपाईँको आदि घन्टाजस्तो लाग्छ अलिकति हजुर ए हुन्छ हुन्छ हुन्छ तपाईँको कुन चाहिँ भन्नु बाटा माछा भन्नु भयो है तारिम करीमा अन्त एल पङ्कज चाहिँ दुई पिस फ्राई भन्नु भयो होइन ए कत्ले तपाईँको दुई पिस फ्राई भनेपछि तपाईँको एक सय अस्सी तपाईँको दुई सय अस्सी डेलिभरीसँग तिन सय बिस पुग्छ हजुर हजुर हजुर क्यास इन हजुर क्यास इन डेलिभरी गर्दा हुन्छ हजुर हजुर आधा घन्टाजस्तो लाग्छ त्यसमा सलादहरू सब्जीहरू पनि हुन्छ हजुर एक्स्ट्रा हुन्छ हजुर थालीमा हजुर हजुर सबै हुन्छ हजुर अहिले तपाईँकोमा मुङ्गी दाल छ हवस् हुन्छ हवस् हुन्छ थ्याङ्क यू